मैले एउटा भुतपूर्वक समस्यालाई सावधानीपूर्वक सफल गरेको छु त्यो एउटा घटना थियो जब मेरो बोजूलाई हार्ट अट्याक भन्ने एउटा बिमारी भएको थियो त्यस समयमा म करिब पन्ध्र सालको मात्र थिएँ त्यतिबेला मेरो दिमाग यति खुलिएको थिएन तर पनि उहाँले भन्नु भएको कुराहरू म सबै मान्दैथिएँ त्यो समय एकदम चुनौतीपूर्वक थियो त्यस समय म कहाँ गरौँ कसो गरौँ किन गरौँ भन्ने पनि समय पाएको थिएन त्यस समय मैले डल् धेरै झट्टैभन्दा झट्टै डक्टरकोमा लाने प्रयास गरेँ अनि डक्टरकोमा लाँदाखेरि डक्टरले मलाई मेरो बोजूको चेकअप गरेर उनीलाई हार्ट अट्याक आएको छ भनेर मलाई सूचित गऱ्यो त्यतिबेला मेरोमा मेरो आमा मेरो आमाबाबुहरू कोही पनि घरमा थिएनन् त्यही बेला मैले आफ्ना आमाबाबुसँग सम्पर्क गर्न कोसिस गरेँ तर सम्पर्क गर्न सकिनँ उहाँको फोन सुइच्ड अफ थियो त्यही बेला मैले डक्टरलाई डक्टरसँग बातचित गरेर उनलाई आइसियूमा हाल्ने त्यही बेला त्यही क्षण मेरो बाबाले मलाई फोन गरेर त्यस उएसलाई रद्द गरेर घरमा ल्याउने कोसिस गरे अनि घरमा आएपछि मेरो बोजू ठिकसँगले भोलिपल्ट उ दिन भोलिपल्ट नयाँ साल थियो दुई हजार एक्काइसको त्यो सालमा नै बोजू त्यही दिन उता बिहार गइन् अनि बिहारमा चेकअप गराउँदा उनको अलिक राहत पायो उनले केही समय आफ्नो ढिलो गरेको भए उनी मसँग उपस्थित हुनुहुन्थेन आज मलाई लाग्छ कि मैले गरेको त्यो काम एकदम सही र सोझा थियो त्यस कामलाई अझै पनि सफलतापूर्वक सघाउने मेरा फुपू उहाँ पनि त्यही बेला उपस्थित थियो उनीले गर्दा मैले यत्रो ठुलो काम गर्न सकेँ नत्र म कहिले त्यस्तो कामहरू गर्न सक्थिनँ त्यही कुराहरूमध्ये आज मलाई गर्व लाग्छ कि मैले त्यस्तो काम पनि गरेको छु कतिपय मानिसहरूले सोच्छन् कि केही पनि काम कतिपय मानिसहरूले सोच्छन् कि कतिवटा कामहरू एकदमै